आज म मेरो खाली समयमा चाहिँ धेरै किसिमको खानाको प्रकारहरू बनाउने कोसिस गर्छु म अनलाइनमा भिडियोहरू फोटो हेरेर त्यो खानाहरू बनाउने कोसिस गर्छु र आफ्नो परिवारलाई मिठो मिठो बनाएर दिने गर्दछु र म मिठाईहरू पनि बनाउने कोसिस गर्दछु धेरै किसिमको त्यसमा मसलाहरू हालेर धेरै किसिमको प्रकारहरू हालेर चाहिँ म आफ्नो घरको लागि खानाहरू बनाएर चाहिँ आफ्नो घरकोलाई दिने गर्दछु र म सिलाई बुनाईको कामहरू पनि गर्दछु सिलाई बुनाईको कामहरू गरेर म भिडियोहरू हेर्दै सिक्दै म आफ्नो घरको लागि धेरै किसिमको नयाँ नयाँ के के बनाउँदै कोसिस गर्दछु